स्रोतको अभावले हाम्रो क्षेत्रमा मानिसहरूलाई धेरै नराम्रो असर गर्यो हाम्रो हाम्रो क्षेत्रमा पहिला पहिला त खोपका केन्द्रहरू थिएनन् तर भर्खरै हाम्रो क्षेत्रमा खोपका केन्द्रहरू खोलिएका छन् यसले गर्दा हामीलाई अलिक सजिलो भएको छ